मलाई चाहिँ मनपर्ने अब नेपाली हो मलाई त खास अब नेपाली मनपर्छ अन्त बुझ्ने पनि त्यही छ अब त्यही कारण नेपाली मनपर्छ मलाई चाहिँ